हाम्रोमा चाहिँ फुल हुन्छ अन्त गोल्डन कलरको कानको हुन्छ अन्त चाँदीको चेन हुन्छ अन्त खुट्टाको कडा हुन्छ त्योहरू चाहिँ अरू उयोसमा चाहिँ म्याच गर्दैन